अब पानीको बारेमा भन्दाखेरि चाहिँ पानी चाहिँ एकदमै हाम्रोतिर चाहिँ दुःख छ हो एकदमै अब टाढो छ पानी बनाउन जान चाहिँ अब बिहान निस्किएर गएको चाहिँ अब त्यस्तै आठ नौ जस्तो बज बज्छ हो पुरा टाढोमा छ अन्त त्यो पनि अब पानी बनाएर ल्यायो थुप्रो घरले चलाउँछ त्यो पानी चाहिँ पुरा अब दुःख हुन्छ पानी चाहिँ अब घरमा कोही कोही बेला चलाउने पानी पनि हुँदैन अब कोही कोही खुट्टाहरू धुनु चाहियो अब घरमा कतिवटा कुरोमा पानी नै चाहिन्छ अब त्यो अब खानाहरू पकाउँदा पनि पानी नै चाहिन्छ अब लुगाहरू धुनु पानी नै चाहिन्छ टोयलेटतिर पनि पानी नै चाहिन्छ हो कतिवटा कुरोमा चाहिँ अब पानी चाहिँ चाहिन्छ तर पुरा अब एकदमै दुःख छ हाम्रोतिर चाहिँ पानी चाहिँ पानी नै हुँदैन अब कोही कोही बेला त अब खुट्टाहरू पनि धुनु नै साह्रो पर्छ तर के गर्नु अब खोलाहरू त छ नि पैन खोला रेली खोलाहरू छ नि त्यो त अब टाढोमा छ हाम्रोतिर चाहिँ अब पानी चाहिँ अब एकजनाले बनाएर ल्याउँछ अर्को घरमा लगिदिई हाल्छ हो त्यहाँदेखि फेरि अब माथि पुग्नु आँट्छ जोड्न जानुपऱ्यो फेरि जोडिल्यायो फेरि अर्कोले लिएर गई जान्छ हो त्यहाँदेखि त्यसरी गर्दै पानीको चाहिँ पुरा दुःख हुन्छ अन्त टाढो टा टाढो टाढो भएर चाहिँ अब थुप्रो मिलेर चाहिँ तानेको छ पुरा अब एकदमै मुहान चाहिँ अब एकदमै टाढोमा छ अन्त त्यही भएर पानीको चाहिँ पुरा प्रब्लम हुन्छ अब के गर्नु पा पानी त दिन त दिइरहेको छ नि माथि अब स्यामसुन झोडाबाट चाहिँ यसले अब पानीहरू दिइरहेको छ स्यामसुन झोडाबाट चाहिँ अब ल्याउनु भनिरहेको छ अब त्यो त कहिले हो कहिले हो अन्त अब पुरा अब पानी चाहिँ पुरै प्रब्लम हुन्छ अन्त अब नुहाउनुओर्नु पुरा प्रब्लम हुन्छ कोही कोही बेला त अब एक महिनाहरू जस्तो नुहाउनै पाउँदैन कोही कोही बेला त अब खोलाहरू गएर नुहाएर आए हुन्छ अन्त कोही कोही बेला त अब खानाहरू पकाउन पनि पाउँदैन त्यो पानीको प्रब्लमले हो अन्त लुगाहरू पनि खोलाहरूबाटै धोएर ल्याइहुन्छ हो अन्त पुरा अब पानीको चाहिँ एकदमै हाम्रोतिर चाहिँ प्रब्लम छ अन्त अब के गर्नु यो अब अब अहिले चाहिँ त्यही बर्खा लागिरहेको छ र चाहिँ अलिकति सजिलो छ अब पछि हिउँदोमा त अब एकदम हुँदैन पानी त अब एकदम हुँदैन अब बनाएर बल्ल बल्ल बनाएर ल्याउनुपर्छ लिएर गइदिई हाल्छ अन्त फेरि अब जोडी ल्यायो त्यसरी गर्दै दुःख सुख टराइ हुन्छ अन्त अब कोही कोही बेला त खोलातिर गएर बोक्नु पनि पर्छ पानी तल कहाँदेखि बोकेर ल्याउनु खोल्साहरूदेखि अब बोकिकन लिएर आउनुपर्छ अन्त त्यो पनि उकालोमा त्यत्रो गाग्रीतिर जरतिर यस्तो पाँच लिटरे जरतिर बोकिकन ल्याउनुपर्छ पुरा एकदमै अब टाढो छ उकालै उकालो उकालै उकालो बोकेर ल्याउनुपर्छ त्यस्तै अब आधी घन्टा त्यस्तोतिर मात्रै आइपुग्छ उममम पाँच छ जग्गातिर बिसाउँदा मात्रै घरमा आइपुग्छ त्यस्तो पानीको चाहिँ अब पुरा दुःख हुन्छ हाम्रोतिर चाहिँ अन्त त्यही भएर नि दिनभरि आउँदैन कोही कोही बेला त बेलुका पनि आउँदैन अब यो बर्खाको टाइममा चाहिँ अलि अलि आउँदैछ अन्त अस्ति अर्को उयोबाट मुहानबाट लिएर आएको थियो त्यहाँबाट पनि बनाउन जाँदा जाँदा हुन्छ आउँदै आउँदैन पानी नै आउँदैन एकदमै पुरा पानीको दुःख भएर नुहाउनुओर्नु पनि पाउँदैन पानी सुकेर अहिले चाहिँ अलिक पानी बर्खा बर्खा लागेर चाहिँ अलिक पानी ठुलो अब पानी आउँदैछ र चाहिँ अलिक मुहानहरू बढेर त्यही भएर चाहिँ त्यही भएर चाहिँ अब अलिअलि सागसब्जीहरू चाहिँ लगाउन पाउँदैछौँ हुन पनि अब पानीबिना त अब केही पनि त गर्न सक्दैन अब घरमा चाहिँ सबै कुरो चाहिँ अब पानी छ भने मात्रै हुन्छ अब नुहाउनुहरूदेखि लिएर लुगा धुनु पानी चाहिन्छ नुहाउनु पानी नानीहरू नुहाइदिन पानी चाहिन्छ बिहान अब नानीहरू स्कुल जान्छ हात हात खुट्टाहरू धुनु पनि अब पानी नै चाहिन्छ अब स्कुल ड्रेसहरू कोही कोही बेला अब मैला बनाएर आउँछ नानीहरूले स्कुल ड्रेसहरू धुनु पनि अब त्यो पानी नै चाहिन्छ सबै अब पानीकै खेला हुन्छ बिहानदेखिको अब कोही कोही बेला पानी नै हुँदैन अन्त बल्ल बनाएर ल्यायो फेरि य काटेर लगिहाल्छ जोडेर लिएर आयो कोही कोही बेला अब त्यसरी नै गरेर खानाहरू पकाइ हुन्छ नभए त अब भोकै बसाइ हुन्छ पानी नभएर चाहिँ अन्त अब सबै कुरोमा चाहिँ अब पानी नै चाहिन्छ नानीहरू फेरि थुप्रो छ नानीहरू नुहाइदिनु पर्छ हो आम्मामामा